हेलो राजेन दाजु हजुर मो निशा बहिनी बोलेको हजुर तपाईँलाई मैले गुम्बा लाइनमा आउनुहोस् ल भनेर भनेको थिएँ है मैले चाहिँ म गुम्बा लाइनमा चाहिँ हुँदिनँ म माथि दुध डाँडाबाट चढ्छु ल तपाईँको गाडीमा त्यहाँबाट चाहिँ मलाई पिकअप गर्नुहोस् न ल